हाम्रो कालिम्पोङ जिल्लामा चाहिँ अब उपलब्ध क्षेत्रीय यात यातायात विकल्पहरू चाहिँ अब धेरै नै छ है फेसिलिटिसहरू हाम्रो कालिम्पोङमा जस्तै कि अब एउटा हाम्रो वेस्ट बेङ्गाल स्टेट ट्रान्सपोर्ट बस छ है जुनले चाहिँ अब कालिम्पोङ टू जस्तो कि सिलगढी गान्तोक सिक्किमहरू खे खेप्ने बसहरू छ त्यो बाहेक अब लोकल बसहरू छ अनि अब लोकल हाम्रो क्याबहरू छ होइन त्यो सबै सबै नै उपलब्ध छ है जुनले गर्दा चाहिँ अब मानिस अहिले मानिसहरूलाई चाहिँ अब जहीँ पनि ट्र्याभल गर्नु चाहिँ त्यस्तो साह्रो चाहिँ छैन है सबैलाई अब यो सबै उपलब्धहरू भएको कारणले गर्दा मानिसहरूलाई एकदमै सजिलै नै भइरहेको छ है यताउता यात्राहरू गर्नुलाई चाहिँ अन्त यसले चाहिँ अब यो सबै उपलब्धहरू चाहिँ अब मानिसहरूलाई एकदमै सुविधा दिइरहेको चाहिँ मलाई जस्तो चाहिँ सुविधा दिइरहेको छ जस्तो चाहिँ लाग्छ